रायो साग छ त अलि अलि हजुर छ बिरुवा पनि बिरुवा त रायो साग छ अन्त अलि अलि त्यो ब्रोकाउली होला कोपी हरियो कोपी

हजुर अलि अलि बेच्दैछ

रायो साग त अब सस्तै पर्छ ब्रोकाउली चाहिँ अलिक तपाईँको दुई रुपियाँ गोटा जस्तो पर्छ होला हौ अँ पाइन्छ त हजुर सस्तो नि पर्छ अलिकति मेहनत चाहिँ गर्नु पऱ्यो अलि दवाई सबाई लाउनु पऱ्यो बियाडलाई चाहिँ अब पहिला राम्रोसँग खनेर सेट गर्नु सेडमा राख्नु पर्छ यसलाई अब बेसी पानीले कुट्यो भने नि बिग्रिन्छ यसलाई सेतो पानीकागज ल्याएर पोलोथिन ल्याएर तपाईँको सेड बनाएर राख्नु हो अलिकिति मज्जाले खनेर म धुलो पारेर त्यसलाई चाहिँ अब हल्का पत्ला छरेर हल्का पुर्नु पर्छ त्यसमा कमिलाको दबाई पनि लाउनु पर्छ अन्त त्यसरी सिड छिट्यो भने चाहिँ उम्रिहाल्छ छ सात दिनमा भित्रमा उम्रिहाल्छ अन्त उम्रे उम्रेको उम्रेको तपाईँको दस बाह्र दिन पछाडि चाहिँ दस दिन पछाडि भनौँ त्यसलाई दस दिन दल सार्नु पर्छ फेरि अलिक पत्ला अब छिट्टै तपाईँलाई रोप्नु छ भने चाहिँ अब बिरुवा किनेर ल्याएर कम्ती रोप्नु छ भने चाहिँ ठिकै छ धेरै लाउनु छ भने चाहिँ आफै राखेको राम्रो हजुर हजुर हजुर हजुर बिरुवाहरू लानु भए नि हुन्छ अँ ब्याड राखेर रोप्दा नि हुन्छ हुन्छ अलिकति